हेलो अर्पण नानी बोल्नु भएको हो होइन म डाक्टर होइन माथि हेल्थ सेन्टरबाट त्यो बोल्दै थिएँ कि होइन नानीको त्यो कोभिड भ्याक्सिन लगाएको छ कहिले लगाएको ए कहाँबाट लगाएको नानीले ए दुइवटा डोज स्कुलबाट लगायो नानीले कुन चाहिँ कोभिसिल्ड लगायो कि को भ्याक्सिन लगायो ए को भ्याक्सिन लगाएको कोभिसिल्ड होइन ए नानीले ठिकै छ त्यसो भए त कि अब कोरोना बढ्दैछ फेरि हो त्यो थाहा छ नानीलाई अन्त त्यसको लागि चाहिँ अहिले हामीले बुस्टर डोज लगाउँदै छौँ अन्त यो बुस्टर डोज चाहिँ स्कुलबाट लगाउँदैन बुझ्यो त यो बुस्टर डोजको लागि चाहिँ बाबालाई भन्नु भरे बाबासँग कुरा गर्नु अन्त हामीले सोमवारदेखि शनिवारसम्म लगाउँदै छ र सोमवारदेखि शुक्रवारसम्म त नानीको स्कुल लाग्छ होइन अन्त शनिवारको दिन चाहिँ आएर लगाउनु पर्छ ल शनिवार त दिनभरि नै हुन्छ हाम्रो चाहिँ बिहान नौ बजी खोलिन्छ नौ बजीदेखि पाँच बजीसम्म लगाउँछौँ हामी ल बाबालाई लिएर आउने है तर गार्जेन ल्याउनु पऱ्यो नि

यो फ्री हो नानी यसको कुनै कस्ट पर्दैन यो भारत सरकारले लगाइदिएको जसरी नानीहरूलाई पहिलाको बिटा भ्याक्सिन लगाएको छ त्यसरी नै यो पनि लगाइदिएको हो र यो चाहिँ एकदम फ्री छ नानीहरूलाई ल त्यसो भए नानी आउनु नि त शनिवार नानीको नाम त अर्पण छेत्री होइन ल ल ल म नाम नोट गर्दैछु कि ल राखेँ अहिले ल